हाम्रो क्षेत्रमा चाहिँ वर्षभरि नै मौसम अनुसारको विभिन्न परिकारको खेतीबालीहरू लगाइन्छ है र खेतीबाली लगाउनुलाई पनि मौसम को एकदमै महत्त्व छ मौसम अनुसारको अब त्यो खेतीबाली लगाउँदाखेरि उप हो तिनीहरूको लागि उपयुक्त मौसम हुनु पनि जरुरी छ है जस्तो कि अब असार साउनमा पानी बेसी पर्छ त्यति बेला धान रोपिन्छ धानलाई पानीको मात्रा ज्यादा चाहिन्छ त्यस्तै प्रकारले चैतमा मकै छर्छ है त्यसरी नै मौसम अनुसारको नै खेती बालीहरू लगाइन्छ